हजुर हजुर सब्जीहरू अहिले त्यही त हो नि फुलकोपी बन्दकोपी आलु टमाटर अहिले सब्जीको दाम आलु तिस रुपियाँ फुलकोपी चालिस रुपियाँ टमाटर तिस रुपियाँ प्याज तिस रुपियाँ त्यस्तो छ हजुर आउनुहोस् न मिलिहाल्छ त्यो त आएको छ मुलीहरू पनि सस्तै छ अहिले फलफुल एप्पल एप्पल छ सुन्तला छ केरा छ फलफुल त एक सौ बिस रुपियाँ किलो छ एप्पल केरा चालिस रुपियाँ पचास रुपियाँ दर्जन सुन्तला एक सौ बिस तिस त्यस्तै छ अहिले सिजन गयो नि त त्यसले गर्दा आउनुहोस् न दोकानमा मिलिहाल्छ हुन्छ हुन्छ तपाईँकोमा त पूजा छ कि क्या हो सबै सब्जी सब्जी पनि भन्नुहुँदैछ र फलफुल पनि भन्नुहुँदैछ ए आउनुहोस् न आउनुहोस् न म मिलाइदिइहाल्छु हुन्छ हुन्छ म मिलाइदिइहाल्छु